समय छोटो हुँदाखेरि चाहिँ कारण के खाना छिटोमिठो हुँदाखेरि चाहिँ के कारण छ यो खानाहरू पकाउनुपर्ने कुराहरू चाहिँ जानकारी हामीले जान्नुपर्ने मलाई चाहिँ कस्तो सजिलो लाग्छ भने जस्तोमा गुन्द्रुक उमालेर प्याज वा पाँचफोरन हालेर यति नै छिटोमिठो हुन्छ त्यसलाई पकाउने पकाइरहनु पनि परेन त अलिअलि तातो पानी हालेर उमालेर त्यो उम्लिहाल्छ मलाई चाहिँ छिटोमिठो त्यस्तो लाग्छ अन्त आलु पनि छिटो लाग्छ उ आलुलाई पनि उमालेर एकदमै छिटो आलुदम पनि छिटो बनिन्छ मलाई चाहिँ हतार लाग्दाखेरि चाहिँ त्यही कुरोहरू बनाउने मलाई कोसिस लाग्छ अरूलाई चाहिँ किनभने टाइम लाग्छ मलाई हतारमा चाहिँ त्यही गुन्द्रुक आलुदम आलुदम मनपर्छ अन्त अन्डाहरूमा पनि अन्डा पनि छिटो हुन्छ अन्डालाई पनि बोयल गरेर बोयल गरेर त्यसलाई तासेर त्यसलाई यसरी फ्राई गर्दा पनि छिटो लाग्छ मलाई अरूभन्दा पनि चाम्रे पकाउँदा सब्जीहरू पनि चाहिएन विशेष गरेर हामीलाई चाहिँ चाम्रे पकाउँदा चाहिँ त्यो सब्जीहरू चाहिएन अचारहरू भएदेखि हुन्छ हामीलाई चाहिँ चाम्रे पकाउँदा अचार चाहियो अचारमा अचारमध्येमा अचार मात्रै भएर मात्रै हामी खान पनि सक्छौँ अरू चिज त्यसमा चिनी चाम्रेमा सब्जीहरू पनि चाहिएन अरूलाई चाहिँ कस्तो लाग्छ भनेदेखि चाम्रेमा सब्जीहरू पनि चाहिन्छ होला मलाई चाहिँ विशेष गरिकन टेस्टी चाहिँ अचारमै लाग्छ त्यो चाम्रे पकाउँदा अरू समयमा के पकाउँदा सजिलो हुन्छ भने खिचडी पनि सजिलो हुन्छ आफूलाई हतार पर्दा खानु मनलाग्योओऱ्यो भने पनि दाल आलु दालमा चामलमा दाल आलु अरू सागसब्जी मिलाएर पनि अलिअलि घिउहरू हालेर त्यसमा अलिअलि तेलमा फ्राई गरेर पनि त्यो खिचडी बनाउन सकिन्छ त्यो पनि मलाई अति नै सजिलो लाग्छ त्यो छिटोमिठो पनि हो त्यो कुरो पनि